संस्कृति र शिक्षा भनेको कुरा नै खासमा यो एकार्कामा सम्बन्धित विषय नै हो शिक्षासँग संस्कृतिको पनि कुरा आउँछ संस्कृतिसँगै शिक्षाको कुरा पनि आउँछ तर हामीले अब शिक्षाको परिभाषालाई चाहिँ हेर्ने हो भने शिक्षाको परिभाषाको विभिन्न यसको अवस्थाहरू छ जस्तै हामीले एउटा चाहिँ शैक्षिक संस्थानबाट लिने शिक्षा हुन्छ है अर्को शिक्षा भनेको जो चाहिँ हामी आफ्नो अनुभूति अनुभव है कार्यहरूद्वारा प्राप्त अनुभवको एउटा शिक्षा हुन्छ अन्त यो दुईखाले शिक्षा अब हामीले बुझ्नु पर्ने कुरा चाहिँ अब के छ भन्दाखेरि चाहिँ शिक्षा भन्ने कुरा यो अहिले मात्रै आको कुरो होइन अहिलेको शैक्षिक संस्थान भएपछि मात्रै आएको कुराहरू होइन आजभन्दा जब मानव सभ्यताको इतिहा सुरुवात भयो है जब मानव जीवनको सुरुवात भयो तबदेखि नै शिक्षाको कुराहरू आउँछ तर हामीले अहिले यहाँ चर्चा गर्नु पर्ने जुन शिक्षाको सन्दर्भ छ त्यो चाहिँ अब शैक्षिक संस्थानहरूबाट लिने शिक्षाको भन्ने कुरालाई हामीले बुझ्नु पर्छ जस्तो मलाई लाग्छ यो कुराले चाहिँ अहिलेको हाम्रो संस्कृतलाई चाहिँ प्रभाव एकदमै पारेको छ किन भन्दाखेरि हिजोको दिनमा हामीले जुन प्रकारले सोच्थ्यौँ होइन जुन प्रकारले हामीले आफ्नो कार्यहरू गर्थ्यौँ त्यो कुराहरूमा अनि हाम्रो जुन प्रकारको पारम्परिक हामीले मान्दै आएको हाम्रो संस्कार संस्कृतिहरू छ है परम्पराहरू छ त्यो कुराहरू पनि अहिलेको यो समयमा भने धेरै परिशोधित है त्यसमा पनि धेरै संस्करण एउटा त्यो कुराहरको पनि धेरै सुधारहरू भएको हामीले पाउन सक्छौँ जस्तै मानिलिउँ अहिले हामीले वर्तमन आधुनिक शिक्षा जब ग्रहण गर्न थालेपछि हामीले पहिलादेखि मानिल्याएको हाम्रो सांस्कृतिक परम्पराहरू जुन कुराहरूमा हामीले धेरै परिवर्तनहरू भएका देखेका छौँ जस्तो कि मान्छेलेको रहन सहन है मान्छे जसरी पहिला बोल्थे जसरी जुन प्रकारको मान्छेले खानाहरू खान्थे जुन प्रकारको लुगाहरू लगाउँथे पोसाकहरू लगाउँथे त्यो सप्पै कुराहरूमा परिवर्तन हामीले अहिले हेऱ्यौँ भनी हामीले देख्न सक्छौँ अन्त अर्को कुरा के छ भन्दाखेरि जब जब झन् हामीलाई यो अङ्ग्रेजी शिक्षाको जब हामीलाई प्रभाव पर्न थाल्यो जब अङ्ग्रेजहरू यो भारतमा आएपपश्चात त झन् हाम्रो जति पनि मौलिक परम्परा हाम्रो संस्कृतिहरू छ त्यसमा त झन् एकदमै एकदम धेरैभन्दा धेरै मात्रामा प्रभावा रहेको हामी पाउन सक्छौँ है हाम्रो हिजोका दिनमा हाम्रा बाबु आमा है बाउ बाजेहरूले कस्तो प्रकारले सोच्थे उहाँहरूले कुन प्रकारले कार्य गर्नुहुन्थ्यो है त्यो प्रकारको कार्यनीति कार्यहरू अनि हाम्रो त्यो प्रकारको विचार अनि हाम्रो रहन सहन अहिले एकदमै मिल्दैन कतिपय कुराहरूमा परिवर्तन भएको हामी पाउन सक्छौँ